अब भन्नुपर्दाखेरि हाम्रो देशमा त आफ्नो आफ्नो जातिहरू छ जस्तै नेपाली भयो हिन्दी भयो अब हिन्दीभाषी भयो नेपाली भाषा भयो धेरैवटा भाषाहरू छन् धेरैवटा भाषामा आफ्नो आफ्नो उयोहरू छ गीतहरू छ गीतहरू गुन्जिन्छ धेरैवटा भाषाको आफ्नो आफ्नो उयसको गीत बज्छ डान्सरहरूलाई अहिले अब नाच्ने अब डान्सरहरूलाई पहिलाको जत्तिको प्रभाव पार्ने गीतहरू चाहिँ छैन तर अहिले चाहिँ भनौँ नै भने पहिला थियो पहिलाको अब एकदमै राम्रो राम्रो गीतहरू थियो नाचौँ नाचौँ लाग्ने डान्सर डान्सरलाई मात्रै छोडेर जसको पनि त्यो गीत सुन्नेबित्तिकै हातखुट्टा कामेर आइहाल्ने खालको क्या अब मनले नचिताए पनि हातखुट्टा कामेर आउने खालको त्यस्तो गीतहरू थियो र म एकदमै पुरानो गीतहरू चाहिँ अब नाच्ने गीतहरू चाहिँ अब हाम्रो यो नेपाली जगतमा भनौँ भने भन्यो भने नेपाली गीतहरू भयो भने यहाँतिर अब जस्तै छ लाहुरे दाइले परदेशबाट ल्यायो खबर भन्ने गीतहरू भयो सम्झना छ छोडिजानेलाई भन्ने गीतहरू भयो हिन्दी गीतमा हो भने तुम दिल की धडकन में भन्ने गीतहरू अब छ यस्तो गीतहरू धेरै राम्रो राम्रो यस्तै अल्का याग्निक उदित नारायण झाहरूले गाएको गीतहरू चाहिँ एकदमै उयो लाग्छ हौ मलाई